कर्सियङ रेडियोमा नेपाली भाषामा शिक्षा प्रणालीमा मिडियाहरू आउँछन् नेपाली भाषा पनि बोलिन्छ कर्सियङ रेडियोमा फेस बुक फेसबुकतिर युट्युबतिर पनि युट्युबतिर पनि नेपाली भाषामा बोलेका हामीले सुनिन्छ फेसबुकमा पनि नेपाली भाषामा बोलेको सुनिन्छ अरू कुरा चाहिँ के भने मलाई त्यस्तो मिडियाको बारेमा त्यस्तो थाहा छैन अरू प्र्र पर्याप्त मात्रा मात्रमा थाहा नभएको कुराले गर्दाखेरि मलाई त्यति थाहा छैन